आम्बो सर तपाईँकोमा चाहिँ मैले चाहिँ नि आइफोन किनिदिएको थिएँ कि यस्तो दामी रहेछ ब्याट्री पनि हेभी खपिदिँदो रहेछ होइन त्यसमा गेम्सहरू खेल्नु भन्छौँ कि के भन्छौँ कि होइन सबै यस्तो सामानहरू पुरा ल्याउनुहोस् है दोकानतिर हामी साथीहरूलाई भन्छ साथीहरू यस्तो सेयरिङ सेयर गर्छ हामीले यस्तो कुराहरू होइन साथीहरूकोमा होइन टक्कै तिनीहरू पनि आउँछ किन्छ होइन दामी खालको रहेछ भन्छु म होइन तर साच्ची दामी त दामी थिएछ है आइफोन लु ट्याक्कै चार्जिङ पनि फास्ट चार्जिङ हो ट्याक्क हौ फास्ट चार्जिङ पनि हुन्छ चार्जर पनि एट्टी एट वाटको चार्जर थियो होइन आमा त्यो फोन चालाएर त अरू फोन त चालाउनै मन पर्दैन कसम भन्देको लु आम्मामा हेभी मजाको फोन होइन गेम खेल्नुको अनुसारले प्रोसेसर एकदम दामी स्नेपड्रेगन प्रोसेसर होइन आमा फोनको रेम त कति भन्छौँ हो तिमी जति गेम हाल न तिम्रो केही पनि हुँदैन खत्रा बोलाइ अँ फोन टकिङ पनि क्लियर क्यमेरा झन् दामी क्यामेरा त जुमिङ दामी होइन दामी छ नि क्यामेरा पनि साथी त्यो चिज चाहिँ सबैलाई भनिदिन्छु नि ल सर अब साथीहरूलाई भनिदिन्छु तपाईँको दोकानमा आइदिन्छ नि ल सर